र म चाहिँ सहरमा होइन अब गाउँ घरमै बस्छु र गाउँ घरमा बस्दाखेरि चाहिँ के रमाइलो के रहर लाग्छ भन्दाखेरि चाहिँ अलिकति गाउँ घरको वातावरण अलिकति सुन्दरताहरू र अलिकति यता दृश्यहरू हेर्नु ओर्नु गाउँ घरको छर छिमेकीसँग गफहरू गर्नु यताउता त्यही रमाइलोहरू लाग्छ